पत्र पत्रिकाहरूमा किताबहरू बाहेक पनि बितेको दिनमा पहिले पहिले त धेरै पढियो तर वर्तमान अवस्थामा भने पत्रिका थोरै पढिन्छ इन्टरनेट मोबाइलबाट नै धेर जस्तो पढ्ने कामहरू गरिन्छ तथापि अहिले हालमा लालि गुराँस हिमालय दर्पण त्यस बाहेक साहित्यिक प्रति पत्रिकाहरू अरू पनि पढिन्छ जे हातमा आउँछ त्यो पत्रिकाहरू पढिन्छ र यी पत्रिकाहरूमध्येमा हिमालय दर्पण भनेको दैनिक पत्रिका त्यसले दैनिक खबरहरू ल्याउने हो र स्थानीय त्यस बाहेक लालि गुराँस एउटा जुन साहित्यिक पत्रिका निस्किन्छ यो पत्रिका चाहिँ दैनिक नभएर यो त्रयमासिक निस्किने गर्छ र यो पत्रिकाले चाहिँ धेरै हाम्रो वरिपरि देश विदेशको खबरहरूदेखि लिएर यहाँनिर विभिन्न प्रकारको ज्ञानमूलक लेखहरू पनि राखिएको हुन्छ र यी ज्ञानमूलक स्तम्भहरू पढ्नलाई देश विदेशको घटना परिघटनाहरू जान्न र बुझ्नको लागि म लालि गुराँस पत्रिका निम नियमित रूपले पढ्ने गर्छु साथै अन्य पत्रिकाहरू हात लागे जति पढिन्छ तर नियमित रूपले पढ्ने भनेको यही एउटा छ